मलाई मन परेको मौसम ठन्डा महिना लाग्छ किनभने ठन्डा महिनामा नानीहरूको पनि फाइनल एक्जामको फाइनल एक्जाम सकेर तिन महिनाको छुट्टी भएको हुन्छ अनि तिन त्यो तिन महिनाको दौरान छुट्टीको दौरानमा हामी घुम्न जान पनि सक्छौँ अनि हामी गर्मी जग्गामा गएर हामीले आफ्नो टाइम पनि एक्सपेन समय पनि बिताउन सक्छौँ जस्तो मलाई लाग्छ